हाम्रो दार्जिलिङमा तिहार धेरै धुमधामले मनाउने गर्छ तिहारमा मानिसहरू सबैजनाले आफ्नो घरहरू साफसफाइ गरेर आफ्नो घरहरू झिलिमिलि पारेर नयाँ नयाँ पर्दाहरू लगाएर नयाँ नयाँ च्यादरहरू लगाएर अनि घरमा नयाँ नयाँ कुरोहरू ल्याएर सजाउने गर्छन् तिहारमा हामी देउसी भैलो खेल्ने गर्छ गाईको पूजा गर्छ गोरुको पूजा गर्छ अनि गाई पूजाको दिन अन्त लक्ष्मीमातालाई पूजा गरेर त्यो रातमा केटीहरूले भैलेनी खेल्ने गर्छन् होइन अनि भैलेनी खेल्दाखेरि चाहिँ तिनजना चारजना यसरी भेला भएर प्रत्येक घरमा गएर भैलेनी गाना गाएर आनन्द उनीहरूले मनोरञ्जन गर्ने गर्छन् यो चाड उहिलेदेखि नै यसरी मनाउँदै आएको यो भैलेनीहरू मनाउँदै आएको आजसम्म पनि मनाइरहेको छ अनि तिहारमा दार्जिलिङ धेरै रमाइलो देखिन्छ चारैतिर बत्ती बलेको चारैतिर झिलिमिली भएको पटेका पट पड्किरहेको यस्तो हामी देख्छौँ अनि तिहारमा नानीहरू पनि धेरै खुसी भएर धेर किनभने त्यस दिन मिठो मिठो व्यञ्जनहरू पनि पाकेको हुन्छ मिठाइहरू बनाएको हुन्छ नानीहरूले नयाँ नयाँ लुगाहरू लगाएको हुन्छ नयाँ नयाँ लुगा लगाएर तिनीहरू पनि भैलेनी खेल्नु जान्छन् पूजा गर्छ लक्ष्मीलाई पुज्छ अनि त्यस दिन छोरीहरूलाई पनि पुज्ने गर्छ अनि दार्जिलिङमा सकेला चाहिँ राई जातले मनाउने चाड हो यो चाहिँ जनवरी महिनामा मनाउने गर्छ